हजुर तपाईँ सौरभ सिलवाल बोल बोल्नुभएको ए म यता आठ माइलबाट बोलेको कि मेरो नाम चाहिँ सरोजा छेत्री म चाहिँ यहाँ आठ माइल यता कन्भेन्ट गेटको छेउमा मेरो घर छ है अनि मैले सुन्नमा आएको तपाईँले चाहिँ यता मेडहरू घरमा काम गर्ने केटीहरू यहाँ को जो पनि खोज्नुहुन्छ अरे नि है ए हजुर मलाई ए मलाई चाहिँ नि मेरो घरमा चाहिँ विशेष गरे गरी चाहिँ मलाई चाहिँ कस्तो खालके चाहिएको भन्दाखेरि चाहिँ मेरो घरमा चाहिँ अब मेरो बाबाआमा चाहिँ हुनुहुन्छ होइन अब ह हजुर अनि म चाहिँ अब प्रायः घरमा बस्दिनँ म चाहिँ काम गर्छु नि त बाहिर अनि बाहिर भन्दा पनि यतै अब आउट अफ् स्टेसन चाहिँ होइन बेलुका बिहान गएर बेलुका आउँछु अनि त्यसको लागि चाहिँ अब म घरमा नभएकोले गर्दा चाहिँ मलाई घरमा मेड चाहिँ एकदमै चाहिँ राखेको छ मेड चाहिँ तपाईँलाई कस्तो खालको भन्दाखेरि चाहिँ अब उहाँलाई मेडलाई चाहिँ अब अलिकति नर्सिङमा नलेज पनि होस् जसमा कि अब नर्सिङ भन्नाले गर्दा चाहिँ अब मेरो ओल्ड एज आमा बाबा हुनुहुन्छ उहाँलाई अब स्याहार्नु पनि पऱ्यो होइन अन्त हजुर त्यो त म त तपाईँले खोज्नुभयो भने तपाईँलाई म हजुर हजुर त्यो भन्दाखेरि चाहिँ होइन होइन मलाई जेन्स त होइन मलाई लेडिस नै चाहि चाहिएको कि लेडिस नै चाहिएको अनि लेडिस भन्दा चाहिँ कस्तो भन्दा चाहिँ मलाई चाहिँ बिहे नगरेको अनम्यारिड चाहिन्छ किनभने अनम्यारिड छ भने चाहिँ हामीलाई पनि सजिलो पर्छ कोही बेला बेला अब बस्नुभन भन्दाखेरि जो जो चाहिँ बस्नु पनि स सकोस् होइन अब त्यो म्यारिड म्यारिड हो भने चाहिँ अब उनीहरूको घरमा अब के के हुन्छ उनीहरू बस्नु सक्दैन होइन हजुर होइन तपाईँले चाहिँ अब मलाई चाहिँ कस्तो खालके खोजिदिनु होस् भन्दाखेरि चाहिँ नि मलाई चाहिँ घरमै बस्ने बिहान गएर बेलुका जाने छ भने पनि ठिकै छ अब पाउनु भएन भएन भने चाहिँ अब बिहान आएर बेलुका जाने छ भने पनि ठिकै छ होइन तर जहाँसम्म चाहिँ हुनसक्छ भने चाहिँ मलाई अब बस्ने नै चा चाहिएको उसको लागि चाहिँ मेरो घरमा फुडिङ लजिङ सबै एकोमोन्डेसन हुन्छ होइन अनि अब दुईजनालाई चाहिँ हेर्नुपर्ने हजुर अब म चाहिँ मन्थली चाहिँ उनीहरूलाई अब एकोमोन्डेसन सबै दिएर चाहिँ दस हजार चाहिँ दिनसक्छु म हजुर

हजुर हजुर छ त हुन्छ हुन्छ दुई दिन भन्दा पनि मलाई अलिकति छिटो गरिदिनु भएको भए चाहिँ हुन्थ्यो नि ल म म अरू ठाउँ पनि एट्लिस् ट्राई गरौँ भनेर भनेको कि अन्त नि ल ए हुन्छ हुन्छ थ्याङ्क्यु